हेलो बैनी सुन्नुहोस् न किनभने नि यो भोट आउँदाखेरि तपाईँलाई कस्तो लाग्छ मलाई त यो भोट आउँदाखेरि नि कस्तो रिस उठेर आउँछ किन भन्नुहोस् त यो भोट हाल्नु चाहिँ हाम्रो लागि बेकार भएको छ जहिले पनि हाम्रो भोट आउने बेलामा नि यो नभएको नभएको नेताहरू चाहिँ हाम्रो गाउँमा पुग्छ अन्त दुई हात जोडी जोडी हामीलाई मेरो सिम्बल यो हो मेरो सिम्बल यो हो भनेर हामीलाई नमस्कार गरी गरी आफ्नो सिम्बल देखाएर भोट हाल्न लाउँछ जब भोट सकिन्छ नि त्यही नेताहरूलाई फेरि भोलिपल्ट जाँदाखेरि हामीले भेट्न जाँदाखेरि एउटा सानो भन्दा सानो एउटा सानो पेपरमा सिग्नेचर गर्नुपर्यो हामीले चार घन्टा पाँच घन्टा उनीहरूको त्यो दरवाजाको अगाडि हामी कुकुरलाई जस्तो रुगाउँछ अन्त अहिले चाहिँ यो समय उनीहरू आफ्नो पोस्ट आफ्नो पैसाको लागि म यो उम्मेदवार हो भनेर नि त्यहाँको चम्चाहरूसँग नि अब गाउँमा चार खुट्टा टेक्दै यस्तो पानीझरीमा पानी पनि नभनिकन गाउँ गाउँमा जान्छ कहिल्यै नदेखेको मान्छेलाई पनि साइनो लगाउँछ काका मामा बाजे बज्यू तर हाम्रो गाउँको चाहिँ समस्या चाहिँ उनीहरूले भन्छ यो बनाइदिन्छु अँ योपालि मलाई भोट दिनुहोस् म यो बाटो बनाइदिन्छु यो तपाईँहरूको यस्तो पहिरोले गएको यो वालहरू मैले राम्रोसँग बनाइदिन्छु तपाईँको स्कुलमा नानीहरूले अझै राम्रो क्लासहरू बढाएर जान्छु क्लास टेन छ भने इलेवेन ट्वेल्भलाई म त्यहाँनिर एड गरिदिन्छु राम्रो राम्रो टिचरहरू ल्याउँछु हस्पिटल ल्याउँछु तपाईँहरूको ठाउँमा हस्पिटलको कमी छ कुनै मान्छेले राम्रोसँग ट्रिटमेन्ट पाउँदैन एउटा राम्रो फिजिसियन कुनै पनि डक्टरहरू लिएर म तपाईँको यहाँ नर्सिङ स्टाफ लिएर म यहाँ राख्छु तर जब भोट जान्छ यो कथा कथै रहन्छ कहिले पनि त्यो कुरा उनीहरूले साकार गरिसकेको छैन गाउँवासीको सपना सपनै रहन्छ अब त भोट हाल्न पनि अब त मलाई जानु मन लाग्दैन किनभने मैले पनि अनुभव गरेको छु मैले एउटा काम परेर एउटा सानो सिग्नेचरको लागि जाँदाखेरि मैले पनि चार घन्टा पाँच घन्टा उसको दैलोमा बस्दाखेरि त्यहाँको उसको गार्डले सिकुरेटी गार्डले मलाई भन्यो एकछिन बस्नुहोस् सर मिटिङमा हुनुहुन्छ फेरि दुई घन्टापछि फेरि सरलाई सोध्नु जाँदा उहाँ पर्सनल मिटिङमा आउनुहुन्छ अरे मिटिङ पनि कति दिनभरि मिटिङ गरेर मिटिङै मिटिङ मिटिङै मिटिङमा हुँदोरहेछ हामी जनतालाई त कहाँ भेट्न दिँदोरहेछ त यसरी त अब हामीले चाहिँ त्यो बुढो त बुढो भइगयो अब चाहिँ युथहरूलाई एकपल्ट चान्स दिनुपर्छ होला किनभने उनीहरूले हाम्रो नयाँ युथहरूले चाहिँ नयाँ कुराहरू गर्नसक्छ नयाँ हाम्रो गाउँवासीको दुःखहरूलाई बुझ्नसक्छ किनभने अहिलेसम्मको नेताले त केही पनि गरेको छैन जो जोगी आयो पनि कानै चिरेको भनेको उखान जस्तै छ आउँछ नि भोटको समयमा आमामामा कस्तो कस्तो उपलब्ध चिजहरू गराउँछु रे यो गराउँछु रे सपना त ठुलो देखाएर जान्छ तर सपना सपनै नै रहन्छ अन्त त्यही कारण चाहिँ यो भोट दिन पनि अब धेरै सोचेर बुझेर भोट दिनुपर्ने रहेछ भोट पनि यस्तो मान्छेलाई दिनुपर्छ कि जसले चाहिँ जनताको हितको लागि काम गरोस् आफ्नो स्वार्थको लागि स्वार्थपनलाई चाहिँ उसले त्याग्नुपऱ्यो धेरै यस्तो ठाउँहरू छ जहाँ अहिलेसम्म पनि यस्तो यो एक्काइस सौ शताब्दीमा पनि कुनै ठाउँमा त गाडी पुगेको छैन त्यहाँको मान्छेहरू आधा बाटोसम्म विचाराहरू हिँडेर आउँछ त्यहाँदेखि गाडी चढ्नुपर्छ अहिले कति मान्छेले त हस्पिटल पनि देखेको छैन एउटा त्यहाँनिर हस्पिटल छैन सरकारी कुनै अफिसहरू छैन एउटा पञ्चायत अफिस छ चार किलोमिटर पर हिँडेर जानुपर्छ त्यो मान्छेको दिनभरिको काम एउटा अफिसमा त्यो पञ्चायत अफिसमा गएर फर्किँदा उसले आफ्नो दिनै माया मार्नुपर्छ त्यसर्थ यो नेताहरूलाई चाहिँ भेट्दाखेरि चाहिँ भोट दिँदा चाहिँ हामीले धेरैभन्दा धेरै कुराहरू सोचेर सम्झेर हाम्रो आउँदो भविष्यमा चाहिँ के हुन्छ कस्तो नेतालाई चाहिँ हामीले भोट दिनुपर्छ यो नेताले चाहिँ काम गर्छ कि गर्दैन भनेर पहिला नै त्यसको सबै बुद्धि विधि छानेर मात्रै अब हामीले चाहिँ भोट दिनुपर्ने रहेछ जो पायो त्यसले आज हाम्रो घरमा आएर हामीलाई एउटा सानो दस रुपियाँको खाता ल्याएर माथि फुरुक्कै पारेर हात जोडेर खुट्टा ढोगेर आउने नेताहरूलाई चाहिँ अब हामीले भोट दिनुहुँदैन किनभने भोट दिनुपर्छ हामीले यस्तो जस्तो नेता कि जसले हाम्रो गाउँ घरको हाम्रो समाजको हाम्रो उन्नति गरोस् आज हाम्रो नानीहरू कत्ति यस्तो बर्खाको टाइममा पनि दुईवटा बाँसले टेकेको सुइँकोमा लगाएर त्यो स्कुल जान्छ त्यो नानी स्कुल त पठाउँछ नि आमाबाउले भोलि त्यो नानी फर्केर आउँछ कि आउँदैन स्कुलको टाइम भएपछि आमाबाउ झुक झुक भएर बस्नुपर्छ कि त्यो नानीलाई बा खोलाले पो बगाएर लग्यो कि त्यो नानी बा के पो भयो कि र त्यस्तो नेताले सदैव वर्षौँ एक वर्षमा होइन दुई वर्ष सधैँ आउँछ त्यो पुल बनाउन तर भोट पाउनेसाथ त्यो पुलको सपना पनि हराउँछ गाउँबासी त्यहीँ दुईवटा बाँसको लिसोमै हिँडेर आफ्नो जीवनयापन गर्नुपर्छ तर हामीले चाहिँ योपालि भोट दिँदाखेरि चाहिँ त्यो फुस्रे त्यो के त्यो दस रुपियाँको खदा ल्याउने त्यस्तो नेतालाई चाहिँ भोट चाहिँ दिनुहुँदैन किनभने त्यो भोट नेताहरू चाहिँ सबै चोर हो तो चोर्नुको दाउमा मात्रै आएको तिनीहरूले खुल्ला चोरेर पछि हामीलाई चिन्दैन पनि हामीलाई भेटे भने हामीले नमस्कार गरेको समेत उनीहरूले थाप्दैन त्यसर्थ हामीले त यही सोच्नुपर्छ अब हामीले भोट दिएपछि चाहिँ एउटा असल व्यक्तिलाई दिनुपर्ने रहेछ हामीलाई धेरैभन्दा धेरै नेताहरू आउँछ है तिमीहरूको यस्तो छैन यस्तो कमी त हामीलाई धेरै देखाउँछ यस्तो ठाउँहरू पनि छ जहाँ पनि अहिले नेताहरू कहिले जिन्दगीमा नगएको यो भोटको समय उनीहरू आमामामामा दस हात दुई खुट्टाले नसकेर चार खुट्टाले टेक्दै पनि जान्छ आमामामामा त्यतिखेर त उनीहरू जान सक्दोरहेछ कस्तो कति ठाउँहरूमा त यो नेताहरू भन्ने अहिलेसम्म पुगेको पनि छैन अब यो भोटको यो माहौल छ आठ तारिक इलेक्सन छ पञ्चायत इलेक्सन अब त अहिले त नेताहरूको घरमा बास पनि छैन योबाट फोन आउँछ यो मलाई फोन गर मलाई भोट हाल जतिसक्दो त उनीहरू घर घरमा पनि जान्छ हामीले देखेका छौँ हाम्रो त घरमा कत्ति खेप आउँछ आमामा खदा लगाउँछ यो गरिदिन्छु त्यो गरिदिन्छु र त्यो सपनै सपनै रहन्छ र हामीले अब त्यही धेरै मान्छेहरू अब त चङ्खो पनि भयो चनाखो पनि भइसकेको छ त्यसर्थ अब हामीले भोट हाल्दा चाहिँ धेरैभन्दा धेरै सोचेर बुझेर मात्रै भोट हाल्नुपर्ने रहेछ नत्र भने त हामी फेरि त्यो सपना बुन्दै बसिरहनुपर्छ अर्को पालि फेरि कुन चाहिँले भोट चोर आउँछ फेरि त्यसलाई पनि दियो त्यो पनि त्यस्तै भएर जान्छ केही उन्नति भएको छैन केही उन्नति भएको छैन बाटो हेर त्यस्तै बत्ती बत्ती छैन धिप् धिप् धिप् धिप् धिप् बत्ती आउँछ त्यो बत्ती पनि न बाल्नु न निभाउनु बाटो हेर दुईवटा बाँसको बाँसै छ त्यो बाँसको बाहेक जीवन गाउँबासीले त्यसरी हिँड्छ हस्पिटल छैन एउटा प्यारासिटमल किन्नु चार किलोमिटर जानुपर्छ अरू ठुल्ठुलो बिमारको त कुरै छैन बाटोमा ल्याउँदा ल्याउँदै ल्याउनुपऱ्यो कालिम्पोङ पर सिलगढी आधी बाटोमा आउँदै यस्तो बर्खाझरीमा मानिसको मृत्यु हुन्छ त्यहाँदेखिकै फेरि फर्केर जानुपर्ने के चाहिँ गऱ्यो के उन्नति गर्यो उन्नति गरेको त केही छैन केही छैन यही हो यति एउटा उन्नति चाहिँ गर्यो उनीहरूले मान्छे कसैलाई लुटेर कतिवटा स्किमहरू बनाउने पैसाहरू लुटेर सिलगढी अरूहरू ठाउँमा ठुल्ठुलो बिल्डिङहरू बनायो आफ्नो छोरा छोरीलाई दामी दामी स्कुलमा पठायो छोरी बुढीहरूलाई साडीदेखिको हटाएर स्कर्ट लाउनेसम्म बनायो आफ्नो वरिपरि केटी केटी राखेर बस्ने भयो अरूहरू त उनीहरूको मात्रै उन्नति भयो अरू त केही पनि छैन